नजिकैका कलेजहरूमा जस्तै आर्टस यानिकी कला पाठ्यक्रममा रहेको छ त्यसरी नै कमर्स यानिकी वाणिज्य विभाग रहेको छ त्यसरी नै विज्ञान अर्थात् साइन्स रहेको छ यसदेखि बाहेकका अरू पाठ्यक्रमहरू चाहिँ कले यताका कलेजमा प्रायः प्रायः छैनन् र विद्यार्थीहरूले थप अध्ययन गर्नका निम्ति अरू विषयहरू पढ्नका निम्ति चाहिँ कि सिलगढी जानुपर्ने हुन्छ कि कलकत्ता जानुपर्ने हुन्छ कि अन्य राज्यहरूमा या विदेशहरूतिर जानुपर्ने अवस्था छ स्थानीय क्षेत्रमा चाहिँ उनीहरूले अन्य पाठ्यक्रमका विषयहरू चुन्ने अवसर उनीहरूले पाउँदैनन् र यही क्षेत्रमा पनि कला वाणिज्य र विज्ञानका जुन पाठ्यक्रम विषयहरू छन् यी विषयहरू उनीहरूले चयन गर्नुको अलावा चाहिँ उनीहरूसँग कुनै अ अवसर हुँदैन त्यसमध्ये पनि कला विभाग चाहिँ विशेष गरेर ज्यादा रहेका छन् यस क्षेत्रमा र विज्ञान केही केही मात्रामा बढी पढ्दै गइरहेका छन् र वाणिज्य पनि अहिले अहिले अहिले मात्रै केही हदसम्म पढ्दै गइरहेका छन् नभए विशेषतः यस क्षेत्रमा पाठ्यक्रमहरूको रूपमा चाहिँ कला विभाग उपलब्ध रहेको छ